हेलो दाजु मैले अघि तपाईँलाई माथि कोठीमा बोलाएको थिएँ तर मेरो यहाँ साथी भेटेर चाहिँ म सिधै तल तारखोला झरेको छु तारखोलामा नै आइदिनुहोस् न ल तपाईँ